हजुर हजुर भन्नुहोस् भाइ हजुर हजुर टमाटर अस्तिको भन्दाखेरि घटेको छ भाइ अहिले चालिस रुपियाँ केजी छ चालिस रुपियाँ हजुर हजुर अँ धुपगढीको हो

लो लोकलै हो ए हजुर हजुर

हजुर हजुर ए हुन्छ हुन्छ हुन्छ

पालक साग र रायो साग छ दुईवटा छ हजुर अँ पालक र रायो साग छ

भाइ यो सागहरू त यहीँ महँगो छ फेरि बिटा सानो सानो हुन्छ यहाँ पच्चिस रुपियाँ तिस रुपियाँ बिटा छ अब बेच्ने भने त अब खै कस्तो पाराले मिलाउने हजुर अब त्यहाँको गाउँको मार्केट कस्तो छ त्यो हेरेर हुन्छ भाइ अब अब साग मन पराउने मान्छे हुनुपऱ्यो कसैको त अब कम्प्लेन आउँछ तपाईँको साग बिक्री भएकै छैन यस्तो त्यस्तो भनेर भन्छ होइन तर म चाहिँ पहिलैबाट भनिदिइहाल्छु अब बिक्री हुन्छ भने चाहिँ बेसी पनि किना नाफा पऱ्यो म पनि यहाँबाट पच्चिस लगेर तिसमा बेच्यो भनेपनि पाँच रुपियाँ भाडा बसिहाल्छ पैँतिसमा बेच्नु सक्यो भने त्यो भाइको आलु अलिक महँगै छ आलु पनि त अहिले धुपगढीको आउँदैछ आलुको रेट चाहिँ बाइस रुपियाँ चाहिँ दिँदैछु म यहाँबाट चाहिँ अब आलुमा चाहिँ म अलिकति म मिलाइदिन सक्छु अलिक सस्तो गरिदिनु सक्छु

भुटानको आलु त अहिले आएको छैन हौ भाइ ऊ यो

छैन छैन भुटानको आलु चाहिँ बन्दकोपी अहिले साठी रुपियाँ केजी

फुलकोपी एउटा प्लेनको छ एउटा यहाँ लोकोल छ प्लेनको पचास जस्तो पर्छ यसको चाहिँ अलिकति महँगै छ असी रुपियाँ जस्तो पर्छ यहाँ गाजरको भाइले अब के कति लाने हो गाजर पनि अब निकै अलिक क्वानटिटीमा लाने हो भने चाहिँ मिलाइदिन्छु नि रेट त मिलिहाल्छ भाइसँग हजुर मिलाइदिइ हाल्छु नि रेट त

ए हुन्छ हुन्छ भाइ हुन्छ हुन्छ